हाम्रोमा धेरै जसो अब हरियो भएकोले गर्दा रुख पातहरू धेरै प्रकारको छन् धुप्पीहरू नि धेरै भेराइटीकोहरू हुन्छ अन्त त्यो धुप्पी मान्छेहरूले यहाँको गाउँको मान्छेहरूले चाहिँ सानो सानो धुप्पीको त्यो बिरुवाहरू हुन्छ नि त्यो स्टलहरू राखेर बेचेर कतिले मँगाउँछ कतिले बोटानिकल गार्डेनकोहरूले पनि म मँगाउँछ अन्त त्यसलाई रोपिन्छ होइन कतिले घरको वरिपरि पनि रोप्छ अन्त धेरै जस्तोले अब त्यो खोलाहरूको त्यो ढुङ्गाहरू पनि फुटाएर गिटीहरू गरेर कति घर बनाउनेहरूलाई बेचेर गर्छ अन्त धेरै जस्तोले बाँसहरू हुन्छ नि बाँस आजकल बाँसकोले धेरै जस्तो आर्टहरू गर्छ अन्त बाँसहरू पनि काटेर कतिले अब आर्टहरू बनाउँछ डोकोहरू ना उयो त्यो नाङ्लोहरू बनाएर बेच्छ अन्त फुलहरू पनि धेरै खालको छ अब धेरै प्रकारको यहाँ एन्जेलियाहरू जस्तो अन्त धेरै फुलहरू पनि तिनीहरूले त्यो बिरुवाहरू सबैलाई बेच्छ अन्त कति कति जग्गाहरूतिर त अब बिहाहरू हुने जग्गातिर पनि अब त्यो फुलहरू लो बेच्ने गर्छ अन्त अन्त अन्त के हुन्छ रुखहरूको नि अब कतिले अब ब जाडो महिनातिर र रुखहरूको त्यो बाँसहरू त्यो जुन दाउराहरू बटुलेर चाहिँ अन्त त्यो जाडो महिनामा मान्छेहरूलाई बेच्ने पनि गर्छ अन्त कतिले चाहिँ त्यो दाउराहरू बालेर कोइला बनाएर जाडो महिनामा ताप्नुको लागि पनि बेच बेच्छ अन्त कतिहरूले अब निगुरो सिमरायहरू घरतिर रोपेको हुन्छ त्यसलाई पनि बेच्छ अन्त कतिले चाहिँ बा अन्त कतिले यसरी चाहिँ व्यवसायिक रूपमा पनि चलाउन सकिन्छ